हामीले पशुपालन गर्नाले धेरै उपलब्धि पाउँछौँ जस्तो कि अब गाई पाल्दाखेरि गाईको मुतबाट हामीले धेरै कुराको मेडिसिन गर्नु सक्छौँ जस्तो कि अब क्यानसरको लागि बहुत राम्रो हो दुधबाट अब जस्तै अब घिउ बनिन्छ दही बनिन्छ पनिरहरू बनिन्छ दुधबाट हामीले धेरै चिजहरू बनाउनु सक्छौँ त्यसले गर्दा हामीलाई गाईबाट पनि धेरै लाभ हुन्छ अब बाख्रा भयो बाख्रा बाख्राको दुध बाख्राको दुध पनि एउटा डेङ्गो बिमारको लागि एकदमै राम्रो राम्रो मेडिसिन हो अनि खसी भयो खसीको मासुहरू बिक्री गरेर पनि हामीले धेरै उपलब्धि गर्नु सक्छौँ कुखुरा कुखुराबाट अब अन्डा हुन्छ अन्डा अन्डाले अन्डा हरेक कुरामा युज हुन्छ जस्तो कि अब केकहरू भयो अब रेस्टुरेन्टहरू हरेक कुरामा अन्डा युज हुन्छ कुखुराको मासु कुखुराको मासु पनि हामीले बिक्री गरेर हामीले धेरै अब उपलब्धि गर्नु सक्छौँ